हाम्रो भारतको स्वास्थ्य प्रणाली चाहिँ एकदम नाजुक छ त्यस्तो राम्रो छैन र वरिपरि साफ सफाइ हुनु पर्ने हो हामीले बिमारी लगेर जाँदा एकदम लाइनमा बसेर चुनौती को साथ बस्नु पर्छ धेरै दुःख कष्ट सहेर बस्नु पर्छ र भारत हाम्रो घर वरिपरि कुनै ठुलो हस्पिटल छैन र हाम्रो सानो सानो क्लिनिकहरू छ हामीले चाहिँ बाहिर लानुको लागि चाहिँ धेरै खर्च हुन्छ हामीले त्यो सब झेल्न परिरहेको छ